दाजु म यहाँ के के पाइँदो रहेछ यो ट्याक्सी भ्यानहरू पाइन्छ से तपाईँको साना साना गाडीहरू रिजर्भ गाडीहरू पाइन्छ अनि म यो कालिम्पोङ बजारदेखि माथि उता अलगडा जाउँ भनेको के के पाइन्छ हौ खोइ अहिले त केही देखिन कि टर्न वाइज हो तपाईँको के के पाइन्छ साना गाडीहरू मात्रै पाइन्छ कि अलिकति सवारीहरू पनि पाइन्छ के कस्तो छ कालिम्पेङदेखि अलगडासम्म